दार्जिलिङ जिल्लाका मानिसहरूले पछ्याउने वा लाग्ने केही सामान्य पेशाहरू वा करियरहरू होइन भनेको नै खेतीपाती हो मसिनो मसिनो दोकानहरू खोलेर बेच् बिखान गर्नु आदि हो किनभने सरकारी नोकरीका लागि अवसर एकदमै कम्ती मात्रमा पाइन्छ सरकारी नोकरी पर्खीबस्नुभन्दा बरू आफ्नै ठाउँ गाउँठाउँमा फुल सागसब्जी च्याउ दोकानघाट आदिको बिजिनेसहरू गर्छन् यदि त्यसो पनि भएन भने उनीहरू गाउँघरदेखि बाहिर बाहिर शहर दिल्ली बेङ्लोर मुम्बई आदि परदेश अमेरिका दुबई मलेसिया इजरायल कुवैत आदिमा जाने गर्छन अनि त्यसपछि उनीहरूले कमाएर लिएको पैसा आफ्नो ठाउँमा इनभेस्ट अथवा लगानी गर्छन् जसै यी पेशाहरूले जिल्लाको अर्थतन्त्र र जीवन शैलीमा कसरी जीवन शैलीमा योगदान पुऱ्याउँछन्